ए नमस्ते हजुर हजुर हजुर हजुर अब त्यो चाहिँ अहिले यस्तो हुँदैछ कि अब रोड बनिँदैछ कि तपाईँको रोड बनिँदै गर्दाखेरि अब सबै गाडी अब मतलब पालै पिलो उयेसले गर्दाखेरि चाहिँ तपाईँको त्यो जाम भएको हो अन्त अब हामी सक्दो जति सक्दो हामी हाम्रो प्रयास चाहिँ जारी छ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अब त्यो चाहिँ अब हामीलाई माथिबाट अर्डर आएको छ होइन यस्तो मिलाउनुमा चाहिँ अब अब तपाईँको रोटै वाइस हाम्रो ट्राफिक पुलिसको उयस उयोहरू छ हो अन्त साथीहरू छ अन्त साथीहरूले अब आफ्नो आफ्नो अब डिपार्टमेन्टले कसरी मिलाउँछ त्यो चाहिँ अब साथीलाई सोध्नुपर्छ हो हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अब त्यो स्टुडेन्ट भ्यूको लागि त अब हामी स्टुडेन्ट र अब उयो तपाईँको एम्बुलेन्सलाई चाहिँ होस् अब अब स्टुडेन्टहरू छ भने कतिजना अब कलेज स्कुलहरू जाने हुन्छ तिनीहरूले अब तिनीहरूको क्लास स्टार्ट हुन्छ छिटो होइन आब त्यसको लागि त हामीले प्रबन्ध गरेको छु स्टुडेन्टरूको लागि अलक्कै रुट बनाइदिएको छु हाम्रो स्टुडेन्ट यो एम्बुलेन्सहरूको लागि चाहिँ हजुर हजुर हजुर हजुर

हजुर हजुर अब त्यो चाहिँ तपाईँको अब हाम्रो डिपार्टमेन्टमा चाहिँ अलग अलग छुट् छुट्याई दिएको छ कि अन्त त्यो चाहिँ अब आफ्नो आफ्नो डिपार्टमेन्टबाटै हुन्छ हजुर हजुर ए हजुर हजुर हजुर होइन अब हामी पुलिस प्रशासनले पनि अब जतिसक्दो छिटो अब छिटो गर्दैछु हो अब हाम्रो पुलिस प्रशासनले पनि अब राम्रै अब सबैको लागि नै राम्रै गर्दैछ हो अन्त जतिसक्दो छिटै उयो हुन्छ होला